हाम्रो त नेपालीमा त अब केटी माग्नु जान्छ पहिला केटी माग्नु गएर केटी हेरेर केटा र केटीको भेटघाट गरेर त्यहाँदेखि अब केटाले पनि केटी मनपराउनु पऱ्यो केटीले पनि केटा मनपराउनु पऱ्यो अनि त्यहाँदेखि बिहाको एक फिक्स हुन्छ बिहाको फिक्स भएर कोही अब भागेरै बिहे गर्छ कोही मागेरै बिहे गर्छ भागेर बिहे गरेपछि घरमा बेहुली भित्र्याउँछ घरमा बेहुली भित्र्याएपछि त्यहाँदेखि तिन दिनमा त हाम्रो यो चोरको सोर भन्छ चोरको सोर हाम्रो जानुपर्छ रक्सी लानुपऱ्यो फुलहरू लानुपऱ्यो त्यहाँ अनि त्यो अब केटीपट्टिबाट थाप्छ थापेर त्यहाँदेखि पछाडि फेरि पछाडि केटीपट्टिबाट अब बिहे कहिले दिन्छ त्यसको लागि पछाडि फेरि हाम्रो कलिया पठाउनुपर्छ दुईखेप कलिया पठाउनुपर्छ हाम्रो अनि त्यहाँदेखि पछाडि बिहेको फिक्स भइसकेपछि दुई परिवार बसेर सल्लाह गरेर त्यहाँदेखि बिहाको हाम्रो फिक्स हुन्छ बिहामा त अब थुप्रो झमेला हुन्छ गाउँसमाज बस्नुपऱ्यो सरसल्लाह गर्नुपऱ्यो बिहेमा कति खर्च लाग्छ के लाग्छ समाज बसेर सरसल्लाह गरेर हामी बिहेको फसेला गरिन्छ पहिला आफ्नो मान्छेहरू बसिन्छ त्यहाँदेखि गाउँसमाज बसिन्छ त्यहाँदेखि अब बिहे ठुलो गर्ने हो कि सानो गर्ने हो कि त्यो सरसल्लाह गरेर हामी बिहेको फसेला गर्छौँ